मान्छेको जीवन ए मान्छेको जीवनमा खेलकुदले पहिलो त हाम्रो एकदमै डिप्रेसनहरूबाट एन्जाइटीहरूबाट एकदमै बचाउने काम गर्छ अनि दोस्रो मान्छेको हेल्थ स्वास्थ्यमा एकदमै ठुलो काम गर्ने गर्छ खेलकुदले मान्छेको बिग्रिएको स्वास्थ्यहरू कतिवटा धेरैवटा बिमारीहरू ठिक गर्ने गर्छ हामीले खेलकुदहरू गर्यौँ भने हाम्रो शरीरमा एकदमै राम्रो काम गर्ने गर्छ अनि तेस्रो हामीले विभिन्न जाति विभिन्न ठाउँको मान्छेहरूसँग हामी चिना परिचय हुन वा उनीहरूलाई चिन्न हामी एकाअर्कासँग घुलमिल गर्न हामीलाई धेरै नै कामहरू गर्छ खेलकुदले चाहिँ